हल्लो हजुर हजुर हो त ए हजुर हजुर रोडहरू त एकदम ठिकै छ अब तपाईँले सिलिगुडीबाट दार्जिलिङ जाँदाखेरिको बाटोहरू एकदमै राम्रो छ

ए हैन हैन एकदमै एकदमै राम्रो छ सबै पिच रोडै हो ए हैन त्यो चाहिँ तपाईँको उता सिक्किम जाने बाटोपट्टि हो कि अनि त यतापट्टि त तपाईँको ठिकै छ तपाईँको फेरि यता हाम्रो दार्जिलिङ जाने बाटो त तपाईँको थुप्रै छ नि त अनि त त्यही भएर तपाईँको अप्सनहरू छ त्यही भएर चाहिँ यो बाटो राम्रै छ हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर गाडीहरू आरामले पुग्छ नि तल रक गार्डेनहरू पनि छ अझै हो थुप्रै त्यो जग्गाहरू छ तपाईँको आरामले पुग्छ नि गाडीहरू तपाईँहरू सेयरिङ ट्याक्सीमा जानुभयो भने चाहिँ आलिकति असुविधा हुन्छ तर अब रिजर्भ गरेर जानुभयो भने चाहिँ राम्रो हुन्छ किन भन्दाखेरि गाडी तपाईँसँगै बसिबस्छ नि त हजुर हजुर तपाईँको ठुलो गाडीमा भन्नाले तपाईँको इनोभाहरूदेखिन् लिएर तपाईँको अहिले सुमो गोल्डहरू छ साना गाडीहरूमा चाहिँ असुविधै हुन्छ किन भन्दाखेरि त्यसमा क्यापेसिटी कम्ती पनि हुन्छ अनि तपाईँको लगेजहरू छ भने त छै होला हो तपाईँहरू आउँदै हुनुहुँदो रहेछ घुम्न अनि त तपाईँहरूको लगेज छ भने त्यो तपाईँको ट्याक्सी गाडीभित्र तपाईँको केरियरहरू हुन्छ त्यसमा समानहरू हाल्न मिल्छ नि प्रब्लेम त केही पनि हुँदैन हजुर छैन छैन कच्चा रोड चाहिँ एकदमै छैन तर अब कतिवटा टुरिस्ट स्पोटतिर चाहिँ कच्चा रोड भेट्न सक्छ हो तर मेन जुन चाहिँ रोड छ दार्जिलिङ जाँदैगरेको त्यो रोड चाहिँ एकदमै राम्रो हजुर टाइगर हिलको माथिसम्मै जान्छ नि गाडी एकदम स्पटमै पुग्छ नि

हजुर हिँड्नु त अब हिँड्नैपर्यो नि आलिकति गाडीबाट उत्रेर हिँड्नैपर्छ कि तर त्यस्तो लामो चाहिँ हिँड्नु पर्दैन एक दुई स्टेप त हिँड्नैपर्यो नि त गाडी त माथि स्पटसम्मै पुग्छ जहाँ स्पट छ तपाईँको स्पोटसम्मै पुग्छ अनि त त्यहाँ पुगेपछि तपाईँको एउटा के भन्छ त्यो हेर्ने जग्गाहरू बनाएको छ सनराइज हेर्ने जग्गाहरू अनि त त्यहाँ चाहिँ तपाईँ चढेर हेर्नुपर्यो टिकट टिकट सिस्टम छ कि त्यहाँनिर तपाईँले टिकट काटेर तपाईँले अब माथिको काट्नुहुन्छ कि तलको काट्नुहुन्छ कहाँको काट्नुहुन्छ त्यो हिसाबले छ ए हुन्छ हुन्छ फ्री हुन्छ नि ए हुन्छ हुन्छ हुन्छ भइहाल्छ एकदमै भइहाल्छ नि हुन्छ यो आइतवारको लागि है ए हुन्छ हुन्छ भनेपछि आइतवार तपाईँहरू कल गर्नुहोस् न बिहानपख कतिखेर आइपुग्नु पर्ने हो मलाई म्यासेज पठाइदिई राख्नुहोस् कि अनि कति ए हजुर कति बजेको ट्रेन ए हुन्छ हुन्छ हुन्छ दस बजे म गाडी पठाइदिई राख्छु हजुर हजुर हजुर साढे नौतिरै म गाडी त्यहाँ गरिदिन्छु कि नम्बर पनि दिइराख्छु तपाईँहरूको अनि त म ड्राइभरको नम्बर पनि तपाईँलाई दिइराख्छु अनि त कन्ट्याक्ट गरिहाल्छ नि हजुर हजुर म मेरो पनि छ तर अब म चाहिँ अब अरू मान्छे नि छ नि त त्यही भएर नि हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ थेङ्क यु